बाली बचाउनको लागि हामीहरू बाँसको बेरा लगाउँछौँ त्यसमा कोही बेला तारको नि बेरा लगाउँछौँ त्यसमा फेरि हामीहरू एउटा बाँसमा कपडाको मान्छे जस्तो रूप बनाएर डोरी टाङ्गेर त्यो हल्लाउने सिस्टम गर्छौँ किनभने गाई नआओस् बाख्रा पाठा नआओस् कुनै चिज आएर तो नोक्सान नगरोस् बालीमा भनेर कोही बेला हामीहरू बाँसको भाटामा अल्झाएर जस्तो टिना झुन्डाएर घन्टी जस्तो बनाएर हामीहरू त्यो पनि हलाउने गर्छौँ किन त्यति बेला हल्लायो भने गाईवस्तु पनि तर्सेर भाग्छन् बाख्रा पाटा भाग्छन् पशुपन्छीहरू उडेर जान्छन् हल्ला गरिराख्नु परेन हाहा गर्नु पर्न खे खेदाउन परेन त्यसले गर्दा हाम्रो त्यस्तो उपाय त्यो उपाय लगाउँछौँ हामीहरू

क्षति त्यति हुँदा क्षति गर्न पाउँदैन गाई बाख्राहरू पनि क्षति गर्न पाउँदैन गाईवस्तुले पनि क्षति पुर्ति गर्न पाउँदैन त्यसको पनि खान पाएन भने मार्न पाएन भने के गर्नु पनि पाएन